खै म त त्यति चित्रकारी त गर्नु जान्दिनँ गर्दिनँ पनि यसो रङसङ घरको यताउता रङहरू चाहिँ म गर्छु ब्रस अँ यस्तै दुई इन्ची चार इन्ची तिन इन्ची यस्तो कुनाकाप्चातिर कतै हुन्छ अँ अहिले निस्किएको छ त्यो ब्रुस यस्तो यो स्पोन्जको ब्रुस तर त्यसले यसो उछिटिन्छ जस्तो लाग्यो यो राम्रो त राम्रो हुन्छ त्यसले कि अँ अलिक उछिटिन्छ तर यो ब्रुसले साह्रै च्यापुन्जेल हात गलेर क्या तपाईँको ऐयामा पनि खत्रा हुन्छ नि अनि अँ तर कहाँ हो घरमा गर्नु रङ गर्नु साह्रै छ कि सिलिङ गर्न झन् तपाईँको कहाँ मुन्टो दुखेर मर्नु हुन्छ नि अँ हात यस्तो हात दुख्छ अन्त तर म त ब्रुसले ठिक लाग्छ फिनिसिङ त अब ब्रुस उसको हो रोलर र पनि ब्रुसले दागी त बस्दैन त्यति अब उड क्लासबाट सब चलाउनुपर्यो नि त

हजुर त्यति अँ अलिअलि चाहिँ यसो गरिन्छ त्यति चित्रकारी त अब हुन् सकिँदैन र अलिक पेन्टिङ सेन्टिङ चाहिँ आउँछ अलिक पारा गर्छु हजुर हजुर ढुक्कैसँग